मैले चाहिँ आफ्नो जीवनको अब पवित्र कर्महरू चाहिँ अब बिहान उठेर होइन प्रार्थना गर्नुसक्छु प्रार्थना गर्छु हामीले सबैभन्दा फर्स्ट चाहिँ उठेर प्रार्थना गरेर मात्रै हाम्रो दिन सुरुआत हुनसक्छ है त्यहाँदेखि त्यही हो फेरि इभिनिङ टाइममा पनि हामीले प्रार्थना गर्छौँ दिनभरिको लागि होइन हामीलाई जति पनि सुरक्षा दियो त्यसको लागि हामीले खाना खानुअगाडि पनि प्रार्थनै गरेर हामी खान्छौँ सुत्नुअगाडि पनि हामी प्रार्थनै गर्छौँ हामी सबै कुरा हाम्रो प्रार्थनामै भएको हुन्छ त्यसले नै हाम्रो दिन पनि सुरुआत हुन्छ दिन पनि राम्रो हुन्छ होइन न सुत्दाखेरि पनि त्यो सुताइ पनि हाम्रो त्यही प्रार्थनामै हुन्छ सबै कुरा हामीले त्यसमा नै हामी गर्छौँ